औ सुनन सुन्दैछौ अँ मैले नि कुर्ती मगाएको थिएँ कि अफरमा दुइटा कस्तो दामी आएको छ भनन पुरा मन पर्यो दामी मलाई सुनिताले त नमगा राम्रो आउँदैन भन्दैथियो कि तर राम्रो आएको छ पुरा मन पर्यो मलाई ब्रान्डेड छ कलरहरू पनि जाँदैन धुँदा पनि हो राम्रो आएको छ पुरा मन पर्यो मलाई अँ पुरा राम्रो छ दामी छ